हाम्रो गाउँमा बिहे चाहिँ दुई प्रकारले हुन्छ जस्तै अब केटाकेटी मनपराएर बाबाआमाको अनुमतिबिना नै उहाँहरू भनौँ भने हामी त पोइला भन्छौँ पोइला जान्छन् भागेर जान्छन् र पछि अब अलिक दिनपछि चाहिँ बाबाआमा माथि अलिक बाबु बाबुआमा अलिक रिसाएको हुन्छन् तर पनि अब छोराछोरीलाई त छोड्नु सकिँदैन पछि फेरि यसो व्यवस्थाहरू मिलाएर हामी केटापट्टि केटीपट्टि को सम्म माने भेटघाट गरेर व्यवस्था मिलाएर हामी पछि उहाँहरूलाई नानीहरूको बिहे गरिदिन्छौँ अन्त यसरी नै बिस्तारै बिस्तारै सम्बन्ध पनि राम्रो भएर गइहाल्छ पहिला चाहिँ अब छोरीचेली होस् या छोराले होस् कसैको छोरी यसरी भगाएर ल्याउँदाखेरि बाबाआमालाई त रिस त उठ्छ तर पनि अब ल्याइहालेको पछि त अब केही गर्न सकिँदैन र पछि यस्तो व्यवस्था मिलाएर हामी त्यसलाई सबै निप्टाई दिइहाल्छौँ बिहा गरिदिन्छौँ टिकाटालो गरिदिन्छौँ समाज बोलाएर खाना खुवाउँछौँ त्यही हो अब गाउँले तरिका चाहिँ त्यही हो र अर्को मगनी अर्को अर्को विवाह चाहिँ हुन्छ तपाईँको मगनी बिहा जो चाहिँ अब हाम्रो चाहिँ के हुन्छ भने नेपालीमा क्या केटीको घरमा चाहिँ केटा पक्षबाट जानुपर्छ हेर्नका लागि र मग मगनी गर्नको लागि उसको बादमा उहाँको नानीहरूको हामी पण्डित पनि लिएर जान्छौँ नानीहरूको चिनोहरू मिलाउँछौँ के कस्तो छ उहाँहरूको भविष्यमा कोही बाधा नपरोस् भनेर र सबै कुरो मिलिसकेपछि हामी फेरि माग्न जाँदाखेरि मिलिसकेपछि हामी माग्न जाँदाखेरि चाहिँ फेरि दहीहरू रक्सीहरू र लिएर गएर हामी त्यहाँनिर हरूलाई सम्मानको रूपमा त्यो लिएर गइन्छ र उहाँहरूको अगाडि राखेर चाहिँ हामी राम्रोसँग तपाईँको छोरी अब हामीलाई मनपऱ्यो र तपाईँको छोरीसँग चाहिँ अब मेरो छोराको विवाह गर्नुपर्छ भनेर हामी भन्छौँ र त्यसरी नै बिचमा पण्डितजीले उहाँको तारिक फिक्स गरिदिनु हुन्छ तारिक फिक्स गरेपछि बिहा हुन्छ समाज बोलाउँछौँ जतिसक्दो गाउँले मान्छेहरू आउँछन् सघाउँछन् र खानापिनाहरू हुन्छ र कति अब कतिले स सक्नेहरूले अलिकति मदिरापानहरू पनि को वितरण गर्छन् नसक्नेहरूले अब साधारण हिसाबमै गर्छन् त्यसरी नै अब हाम्रो समाजमा चाहिँ बिहाको प्रथाहरू चाहिँ त्यस्तै छ अहिलेसम्म र चलिआएको छ नराम्रो छैन धेरै राम्रै लाग्छ मलाई त्यति नै हो हाम्रो नेपाली समाजमा चाहिँ यस्तो हुन्छ